हेलो तपाईँ हार्डवेयर दोकानबाट बोल्नु भएको होइन तपाईँकोबाट मैले रङ्ग लगेको थिएँ तिनवटा कलरको कि त्यो काठमा लगाउनु भनेको सर्दै सरेन त हौ हजुर तपाईँले त्यो थिनर दिनुभएको थियो अन्त साइन पेपर त्यो घस्ने दिनुभएको थियो नि तपाईँले त्यो पनि अलिक खस्रो खस्रो हुनुपर्नेमा त्यो त नरम छ त त्यसले केही सफा नै भएन ए हजुर अन्त त्यो मैले अस्ति तपाईँकोबाट त्यो सिमेन्ट ल्याएको थिएँ दस ब्याग जस्तो अन्त त्यो सिमेन्ट पनि भित्र त राम्रो छैन त डल्लो पो परेको रहेछ तपाईँले राम्रो नहेरी पठाइदिनु भएछ तपाईँहरूको गाडीमै पठाइदिनुभएको होइन तपाईँहरूको दोकानकै गाडीमा त्यो मान्छे त्यो मान्छेले त राम्रै ल्याइदिनुपर्ने त तर कसरी यस्तो भयो हौ डल्लो परिरहको छ ए त्यसो भए म तपाईँकोबाट त्यो च्यादर कति थर्टिफाइभ एमएमको च्यादर पाउँछ है कुन कुन कलरमा छ होला ए रातोको प्राइज चाहिँ कसरी छ हो अहिले ए हुन्छ हुन्छ त्यसो भए मलाई भेलि त्यो रातोमै एक बन्डल पठाइदिनुहोस् न गाडीमा अँ बिल बिल पनि पठाइदिनुहोस् न ड्राइभरलाई हो म बिल पे गरिदिन्छु नि नभए गुगल पे गरिदिन्छु ए हुन्छ हजुर ए हुन्छ हुन्छ तर त्यो अब अस्ति लगेको सिमेन्ट त एक्सेन्ज त गरिदिँदैन होला त्यो डल्लो परेको छ के गरेर चलाउनु पर्ने हो त्यो रङ चाहिँ रङमा चाहिँ के मिसाउनु पर्ने हो रङ पनि सरेन ए घाम लाग्द मात्र लगाउनु पर्ने है ए हुन्छ हुन्छ अरू समस्याहरू छैन त्यति नै थियो अब तपाईँलाई भन्नुपर्ने अन्त सिमेन्ट त अस्ति नहेरि पठाइदिनुभएछ अन्त खास चाहिँ त्यही त थिनर के हरे रङ पनि सरेन रङ पनि कस्तो खाल्को दिनुभयो तपाईँले मैले हेरेको रङ त त्यही त हुनु त हो सर्दै सरेन

हुन्छ हुन्छ हुन्छ